हाम्रो भारतमा पनि पाश्चात्य फेसनले निकै प्रभावित पारेको छ त्यसले गर्दा भारतको मात्रै अब फेसनहरू चाहिँ एकदमै राम्रो छ सारी कुर्ता र मलाई पनि त्यही सारी कुर्ता नै मन पर्छ र कोहीबेला अनलाइन मगाउँछु र कोहीबेला अब हाम्रो यहाँ बजारबाटै किनेर लगाउँछु र सिलाउने लुगा राम्रो पाए टेलरलाई दिएर सिलाएर पनि लाउँछु